होइन चालक भाइ तपाईँले मलाई यहाँ है सिक्किमदेखि यता कालेबुङ त ल्याइदिनु भयो है अब मेरोमा त खोइ दुई हजारको नोट छ है तपाईँकोमा खुद्रा छ कि छैन है यो नोट दिन मिल्छ मिल्दैन है तपाईँकोमा खुद्रा छ भने तपाईँले मलाई खुद्रा गरिदिनुहोस् न है